हालैमा भने दार्जिलिङ जिल्लामा विभिन्न यस्ता शैक्षिक यस्ता संस्थानहरूको खोलिएको छ जसले विभिन्न विषयमा शिक्षार्थीहरूलाई वा विद्यार्थीहरूलाई सहयोग पुऱ्याइरहेको छ जस्तो कि कपिल रोका अर्थात् रोका ट्युटोरियलमा डब्लुबिसिएसका परीक्षार्थीहरूलाई कोचिङ दिने गरिन्छ अनि हालै सुरुआत भएको हाम्रो एडवर्ड फाउन्डेसन अधीनस्त रहेका युपिएससी ट्रेनिङमा अब युपिएसी कोचिङमा पनि युपिएसी एक्जाम बस्ने परीक्षार्थीहरूका निम्ति कोचिङहरू गरी गराइरहेको छ यस अतिरिक्त पनि रामकृष्ण बिटी कलेज अनि अन्य विभिन्न सायद सामाजिक तथा शैक्षिक संस्थानहरू छन् जसले छात्रको विकासमा र वृद्धिमा सहयोग पुऱ्याइरहेको हुँदाहुँदै पनि दार्जिलिङलाई खट्किरहेको र दार्जिलिङले सधैँ चाहिरहेको विषय चाहिँ के छ भनेदेखिलाई पढाइ त आआफ्ना छँदैछन् है कोचिङ नगरे पनि मानिसहरू आआफ्ना घरमै बसेर भए पनि शिक्षा आर्जन त गर्छन् तथापि दार्जिलिङमा भएका विभिन्न शिक्षार्थीहरूले सामना गर्न परिरहेका पिर र मर्काहरूमा चाहिँ एक्जाम गर्नको निम्ति आफूले आफ्ना ठाउँलाई आफ्नो घरलाई छाडेर कतिजनाले एक दुई दिनको यात्रा ट्रेनमा या अन्य साधनमा तय गरेर बाहिरी अर्कै ठाउँ गएर परीक्षा दिनपर्ने हुन्छ यहाँसम्म कि प्रिलिम्ससम्म पनि दार्जिलिङमा हुने प्रावधान छैन अनि प्रिलिम्सकै निम्ति पनि मानिसहरू अथवा शिक्षार्थीहरू प्रार्थीहरू आफ्नो ठाउँदेखि बाहिर धेरै धेरै गाडी भाडा या अन्य भाडाहरू तिरेर जान परिरहेको अवस्थामा दार्जिलिङमै यदि यस्ता एक्जाम गर्ने अथवा परीक्षाहरू गर्ने केन्द्र खोलिए त दार्जिलिङकाहरूलाई धेरै नै लाभ हुने थियो भन्ने विषय पनि छ तथापि शैक्षिक संस्थानहरूले आआफ्ना काम गरिरहेका छन् शिक्षालाई अघि बढाउनको निम्ति शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउनको निम्ति आआफ्ना ढाँचामा उनीहरूले सक्ने जति भ्याउने जति काम गरी नै रहेका छन् तथापि सम्बन्धित निकायहरूले र सम्बन्धित शैक्षिक संस्थानहरूले अनि सरकारले पनि दार्जिलिङमै अथवा दार्जिलिङकाहरूको निम्ति या पाहाडकाहरूको निम्ति यहीँ वरिपरि नै एक्जामको निम्ति या परीक्षाको निम्ति केन्द्रहरू खोलिदिए अझै पनि दार्जिलिङका विद्यार्थीहरूलाई थप सहयोग मिल्नेछ